रेडियो टेलिभिजन र छापाजस्तै सञ्चार माध्यममा नेपाली भाषाको प्रयोग कसरी गरिन्छ भन्दामा चाहिँ आजकल रेडियामा अब हाम्रो खरसाङमा त रेडियोको रेडियो स्टेसन धेरै नै ठुलो छ र एफएमहरू मान्छेले रेडियोमा धेरै सुन्ने गर्छ आजकल त रेडियो मात्रै होइन त्यो गाडीतिर पनि मान्छेहरूले एफएम खोलेर मज्जाले गीतहरू राम्रो राम्रो कविताहरू सुन्ने गर्छ र आजकल टेलिभिजनमा पनि धेरै नै नेपाली नाटकहरू नाटकहरू गर्ने गरेकोले म्युजिकहरूले त्यस्तोहरूले गर्दा चाहिँ टिभीमा पनि आजकल धेरै नै त्यस्तो प्रोग्रामहरू आएको हुनाले गर्दा चाहिँ मान्छेले धेरै नै त्यो सोज प्रोग्रामहरू हेर्ने गर्छ र नेपाली हाम्रो छापा जस् छापामा त धेरै नै नयाँ समाचार दुनियाँभरिमा के हुँदैछ भनेर चाहिँ त्यो देख्नु पाउँछ अन्त अब यो आजकल त नेपाली भाया भाषाको जग्गा जग्गामा धेरै नै प्रयोग गरिन्छ